ओबर हाइप गरिएको पुस्तक वाइट टाइगर जसले बुकर प्राइज पनि जितेको थ्यो त्यो चाहिँ मलाई अलिकति मन परेन किनभने मलाई चाहिँ धेरै मिस्ट्री नोबल पढ्ने बानी छ तर त्यसमा त्यो मिस्ट्री भन्ने कुरा चाहिँ त्यति भेट्टाइनँ त्यही कारण मलाई मन परेन